धर्मले हामीलाई धेरै ज्ञानहरू सिकाउँछ सेवा नै धर्म हो भन्ने कुरा सिकाउँछ सेवा गरे धर्म पाउँछ भन्ने कुरा स सिकाउँछ अनि धर्म गर्नाले हामीलाई मनमा शान्ति मिल्दछ कसैलाई सेवा गर गर्यो भने मनमा शान्ति मिल्दछ धर्म गर्दा स्वास्थ ठिक रहन्छ बिहान साफसफाइ गर्नैपर्यो भन्नेतर्फ लागिन्छ अनि स्वस्थ बसिसकेपछि सेवा गर्न सजिलो पनि हुन्छ धर्म त्यहीँ आफै सेवा गरेर नै धर्म मिल्छ भन्नेपट्टि लाग्छौँ अनि मानसिक पनि तनाउ हटेको जस्तो हुन्छ स्वास्थको ख्याल आफै बन्दै जान्छ अनि हामीले ओमकारको जप गर्दा हामीलाई शान्ति हुन्छ अन्त ओम सबैभन्दा बेसी ओमकार जप्नाले नै हामीलाई शान्ति सिकाउने जस्तो लाग्छ